र यो घरमा प्रयोग गरिरहेको होम टुल्सहरूमध्ये मलाई राम्रो लागेको चाहिँ अहिले बाँस र बेतले बनाएको मुढा रैछ र यो चाहिँ एकदमै खब्बड छ र यसलाई चाहिँ हामी जहाँ राखेर पनि बस्न सक्दोरहेछौँ सानो ठुलो जो कोहीले पनि यहाँ बसेर घरको काम गर्न सक्दोरहेछ र घरको कामबाहेक बाहिर गएर पनि यसलाई राखेर ठन्डा महिनामा घाम ताप्नु पनि सकिँदो रहेछ त्यसै कारणले गर्दाखेरि चाहिँ यो मुढा जो बनाइन्छ र अहिलेको समयमा त यो नेत्रहीन मानिसहरूले पनि बनाइराखेको छ र यो चाहिँ जब हामी किनेर प्रयोग गर्दा रहेछौँ नि यसले चाहिँ हाम्रो सोफा र अरू प्लासटिकको चेयरहरू भन्दा पनि एकदमै लामो आयु भएको कुरा रहेछ जसले चाहिँ हामीलाई बस्नमा सुविधा यता उता राख्नमा पनि यो सुविधा हुँदो रहेछ अनि अर्को कुरा चाहिँ यसलाई कुनै अग्लो ठाउँहरूबाट झर्दा पनि कुनै पनि प्रकारको यसमा चोटहरू हुँदैन अथवा यो कुनै पनि भत्केर जान सक्दैन रहेछ त्यसैकारणले गर्दाखेरि यो अहिले बनिराखेको बाँस र यो जति पनि बेतको मुढाहरू छ बस्ने यस यो प्रोडक्ट चाहिँ मलाई एकदमै असल लागेको छ र म तपाईँहरू सबैलाई पनि यो हौसला दिन्छु कि यो किनेर चाहिँ तपाईँहरूले आफ्नो किचनमा पनि राख्नुहुन्छ सक्नुहुन्छ तपाईँहरूको सिटिङ रुममा पनि राख्नु सक्नुहुन्छ अनि तपाईँहरूको जुन जुन ठाउँमा तपाईँहरूले राख्न चाहे पनि यसलाई चाहिँ राख्न सक्नु हुनेरहेछ र यसमा चाहिँ कुनै प्रकारको यसो हेर्दाखेरि साइड इफेक्ट भन्ने कुराहरू पनि पाइँदैन रहेछ त्यसैकारणले गर्दाखेरि यो चाहिँ मलाई एकदमै असल र पुरै खब्बड लागेको कुरा हो र तपाईँहरूलाई पनि म यो हौसला दिन्छु यो अहिले बनिरहेको जति पनि बाँस र बेतको यो मुढा छ यसलाई चाहिँ तपाईँहरूले आफ्नो घरमा प्रयोग गर्न सक्नुहुन्छ